हेर्नुहोस् त आज मैले तपाईँहरूकै कारणले गर्दा मेरो इम्पोर्टेन्ट फ्लाइट नै मिस गर्नु पर्यो म का पुग्नु पर्ने मान्छे मेरो इन एकदमै इम्पोर्टेन्ट काम रहेको थियो म त्यहाँ पुग्न आज असमर्थ बनेँ तपाईँहरूकै कारणले गर्दा तपाईँहरू यति ठुलो यातायात एजेन्सी राखेर पनि कस्टमरलाई राम्रो सर्भिस प्रभाइड गर्न सक्दैन भने बन्द गर्नुहोस् यस्तो एजेन्सी तपाईँको ड्राइभरको ड्राइभर समयमा नआएको कारणले गर्दा मैले आज मेरो उडान नै त्याग्नु पर्यो फिर्ता गरिदिनुहोस् मेरो पैसा झट्टभन्दा झट्ट